हाम्रो क्षेत्रमा बालबालिकाहरूले प्राइभेट ट्युसनहरू लिएर राष्ट्रिय प्रतिस्पर्धात्मक परिक्षामा भाग लिन्छन् अनि धेरै जसो नानीहरू सफल पनि भएका छन् मलाई लाग्छ कुनै पनि संस्थाले आवेदन र परीक्षा प्रक्रियामा मद्दत गर्छ बालबालिकालाई परीक्षाबारे काउन्सिलिङ सेसनहरू हुन्छ जसद्वारा बालिकाले परीक्षाबारे जानकारी पाउँछन् र आवेदन गर्नमा सजिलो पर्छ